ए म यसो यतातिर त्यो ट्रेकिङ गर्नु उसको लागि आएको थिएँ अन्त तपाईँ यताकै लोकल हुनु भन्दैथ्यो अन्त तपाईँलाई यतातिर यताउति थाहा हुन्छ थाह छ होला नि कतातिर ट्रेकिङ गर्छ अँ मलाई अब मैले अब मैले पहिला आउँदाखेरि चाहिँ अब यता जस्तो अब रक गार्डनहरू यता रक गार्डनहरू अन्त टाइगर हिलहरू गइसकेको अन्त मलाई चाहिँ सन्दकपुर जानु मन लागेको थियो नि त यसमा जा हिँडेर जानु लागि त टाइम कति जस्तो लाग्छ होला हो ए अन्त यसो विचार गर्दाखेरि अन्त त्यहाँमाथि गएर होटेलहरू त राम्रै छ होला नि ए होइन होइन ठिकै छ मेरो साथीहरूसँग म पनि अब म्यानेज भयो कि अन्त हामी त्यसरी गरेर क्याम्पिङहरू गरेर बस्ने विचार गरेको छ अन्त क्याम्पिङ गर्ने माथि तल जाने भनेर गरेर गरेको छ अन्त त्यसमा तपाईँहरूले अब जस्तो हाम्रो अब यहाँनिर हामी त तपाईँलाई जानेको हिसाबमा हामीलाई अब सन्दकपुर त एक्लै त जानुसक्दैन एकजना उयो त चाहिन्छ ट्रेनर जस्तो त होइन लाने लाने अन्त त्यसमा उसलाई एकजनालाई लाने हो त्यो कति पर्छ होला हो

ए अँ अनि त्यही त्यही कुरा अब त्यहाँ फोनमा त भइहाल्यो अन्त यसो हामी म पछितिर आउँछु त्यही कारण म कल गर्छु अन्त तिमीलाई त्यहाँबाट भेटौँ अनि भेटघाट कुरा गरेर त्यहाँबाट म तिमीलाई डेट फिक्स गरेर त्यहाँबाट चाहिँ तिमीलाई मान्छे कति ल्याउँछु त्यहाँबाट भन्छु नि ल तिमीलाई ल ओके